प्रत्येक यो कुरा प्रत्येक कालखन्डसँग नै समय विकास हुँदा हुँदछ त्यसरी नै समयसँगै विभन्न भाषाहरूको पनि विकास हुँदछ त्यसरी नै भाषाको विकासमा नेपाली भाषामा पनि धेरै विकासहरू आएको छ अनि जुन प्रविधि र इन्टरनेटको विकाससँग नेपाली भाषाको प्रयोग मा परिवर्तन जुन आएको छ हो त्यो अतुल्य छ जस्तै हामी कुनै कुराहरू अथवा कुनै कुरा भन्दाखेरि पनि शब्द शब्दार्थको विषयमा कुरा गर्दा पनि हामी यदि त्यो शब्द अर्थ जान्दैनौँ भने हामी सोझै इन्टरनेटको प्रयोग गरी त्यस श्ब्दको अर्थ जान्ने गर्दछौँ अनि विशेष गरि वैज्ञानिक हिसाबमा नेपाली भाषाको जुन परिवर्तन आएको छ

जसरी पहिले लेखिन्थ्यो आहिले त्यसरी लेखिँदैन जस्तै यो थोप्लोकै कुरा गरौँ है ड ढ त्यो नेपाली भाषामा त्यसको प्रयोग हुँदैन किनभने हाम्रो ड र ढले नै त्यसको पुर्ति गर्दछ भन्ने जुन भाषा वैज्ञानिक तथ्यहरू हामीसँग आइपुग्यो त्यो प्रविधि र इन्टरनेटकै विकाससँगै आएको हो यसरी नेपाली भाषाको पनि विकास भइरहेको छ अथवा भाषाको विशेषता एउटा विशेषता मुख्य विशेषता भनेको परि परिवर्तनशीलता हो यो समयसँगै परिवर्तन भइरहन्छ त्यसैकारण जुन अहिलेको यस उत्तर प्रयोग काल अर्थात उत्तर आधुनिक कालमा आएर नेपाली भाषाको प्रयोगमा परिवर्तन आइरहेको छ विशेष गरि इन्टरनेट र प्रविधिको माध्यमबाट नै आएको हो भन्न सकिन्छ